हजुर भाइ ज्ञानेन्द्र ठकुरी बोल्नुभएको हो ए भाइ म चाहिँ विवेक सार्की बोल्दैछु म रिसर्च स्कोलर हो यो नर्थ बङ्गाल युनिभर्सिटीबाट हजुर अनि भाइको घर चाहिँ कहाँ हो ए हजुर हजुर भाइ मैले मेरो एउटा सानो काम लिएर गरेको थिएँ मेरो विशेष खास कुरा चाहिँ के थियो भन्दा मैले चाहिँ एउटा रिसर्च गर्दैछु एउटा टपिकमा है डाइभर्सिटी इन कल्चर तपाईँको दार्जिलिङको सांस्कृतिक विविधतामाथि काम गर्दै थिएँ है यसले गर्दाखेरि चाहिँ मैले यसो त्यो लेबुङ भेलीकै यसो को चाहिँ छ यसो अलिकति जानकारहरू भनेर खोजिहिँड्दा चाहिँ भाइको नाम पाएको थिएँ नम् नम्बर पनि पाएँ अनि कन्ट्याक्ट गरेको भाइले मलाई अलिकति सहयोग गरिदिन सक्नुहुन्छ भाइ त्यसमा ए हजुर भाइ भाइको क्षेत्र भाइ बसेको वरिपरि भाइ तपाईँको क्षेत्रमा चाहिँ कस्ता जातिहरू बस्छन् भाइ हजुर हजुर ए हजुर भाइ अनि उनीहरूबिचको त्यो सांस्कृतिक विविधता देख्नपाइन्छ भाइ होइन नेपाली र अन्य जातिमाझ पनि अब दार्जिलिङमा पनि उनीहरू बसेको त धेरै भयो होला नि होइन अनि नेपाली छोडेर उनीहरूको पनि दार्जिलिङको नेपालीहरूसँगै के सांस्कृतिक त्यो एकात्मकता भन्ने आएको छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर साझा संवेदना छ तर सांस्कृतिक रूपमा हेर्नु हो भने रीतिरिवाज संस्कारहरू हेर्नु हो भने चाहिँ अलग अलगै छ है भाइ विविध नै देखिन्छ हजुर अनि नेपाली जातिभित्र पनि थुप्रै उपजातिहरू छन् हाम्रो त के त्यहाँ पनि पाउँछन् भाइ यस्तो नेपाली जातिभित्र पनि उपजातिहरू

हजुर

ए हजुर ए हजुर हजुर भनेपछि नेपाली जातिभित्रै पनि थुप्रै उपजातिहरू छन् अनि थुप्रै उपजातिहरूमा पनि सांस्कृतिक विविधता निकै छन् है भाइ हजुर ए हजुर हजुर भाइ ए हुन्छ भाइ म कुनै दिन यो घुम्न आउँछु है त्यतातिर यो फिल्ड सर्भेको लागि आउँदाखेरि मलाई सहयोग गर्नुपर्छ है त भाइ त्यत्तिखेर पनि हवस् हुन्छ भाइ धन्यवाद है जानकारीको लागि मलाई धेरै सहयोग हुने भयो हुन्छ भाइ धन्यवाद